म टिभी सो त त्यस्तो बेसी हेर्दिनँ किताब पढ्छु अन्त फिल्महरूभरिमा चाहिँ म थ्रिलर हरर मुभीहरू हेर्छु साइकोलोजिकल थ्रिलरहरू अन्त त्यो चाहिँ किन मनपर्छ भन्दाखेरि चाहिँ अलिक सस्पेन्स पनि हुन्छ अनि मान्छेहरूको साइकोलोजी पनि बुझ्नु सकिन्छ नसोचेको मान्छेले कस्तो डरलाग्दो डरलाग्दो क्राइमहरू गरिरहेको हुन्छ अन्त त्यो हेर्नु चाहिँ एक प्रकारको मजा पनि लाग्छ अन्त कोही बेला अब आफ्नो सोसाइटीमा पनि त्यस्तोहरू भेट्नु सकिन्छ त्यस्तो साइकोलजिकल साइकोप्याथहरू मान्छे अन्त त्यही भएर चाहिँ मजा लाग्छ त्यो मुभीहरू हेर्नु पनि फेरि अलिक सस्पेन्स हुन्छ अन्त पुरा क्युरियस हुन्छ अब यहाँदेखि के हुन्छ होला उता त्यहाँदेखि के हुन्छ होला यस्तो भएको चाहिँ मजा लाग्छ अन्त त्यो जब अब अनएस्पेक्टेड डरलाग्दो के हुन्छ हौ त्यस्तोमा चाहिँ मजा लाग्छ अब नसोचिरहेको बेलामा के झट्टै हुन्छ त्यो मुभीमा अब कतिवटा मुभी चाहिँ थाहा भइरहेको हुन्छ अब यहाँदेखि यस्तो हुन्छ होला त्यहाँदेखि त्यस्तो हुन्छ होला भनेर त्यही भएकोले गर्दा चाहिँ म प्रायःजस्तो चाहिँ हरर मुभी नै हेर्छु एक खालको मजा पनि लाग्छ त्यहाँ डराउनु अन्त त्यही अब हामीलाई थाहै हुँदैन अब यहाँदेखि के हुन्छ हुन्छ अनएसपेक्टेड अचानक के हुन्छ अन्त साइकोलोजी पनि बुझ्न सकिन्छ नपत्याउँदो मान्छेले कस्तो डरलाग्दो डरलाग्दो क्राइम गरिरहेको हुन्छ अब नपत्याएको मान्छे अब हाँसिरहेको राम्रोसँगले सबैसँग बोलिरहेको मान्छे कस्तो डरलाग्दो डिप्रेसनमा गइरहेको हुन्छ त्यही भएकोले गर्दाखेरि चाहिँ साइकोलोजिकल थ्रिलर हरर मुभीहरू चाहिँ एकदमै मजा लाग्छ हेर्नु त्यो कथा पनि पहिल्यैबाट आफूलाई थाहा पनि हुँदैन अनि अर्को कुरा चाहिँ अब साइकोलोजी पनि कता कता नै बुझ्नु सकिन्छ कोही बेला आफ्नै सोसाइटीमा पनि त्यस्तो मान्छे भेटिन्छ त्यही भएकोले गर्दा